मलाई मनपर्ने पौडीको बतके के हो भने चाहिँ मलाई चाहिँ साह्रै मनपर्ने चाहिँ अब होइन पौडी खेल्नु हो नदीमा मलाई पौडी खेल्नु मनपर्छ होइन त्यसमा अब हाम्रो साथीभाइहरू हुन्छ होइन साथीभाइहरू हामी सबैजना मिलेर जान्छौँ होइन छोटो छोटो पेन्टहरू जिनिस काटेर लिएर जान्छौँ होइन अनि त्यहाँ नुहाउँछौँ नुहाईधुहाई गरेर पिक्निक गर्छौँ पिक्निक खान्छौँ होइन साह्रै मनपर्छ अब त्यस्तो जिनिसहरू चाहिँ अब हामीलाई मनपर्छ अब नदीमा पौडी खेल्ने सानोसानो पोखरीहरू छ होइन त्यो पोखरीहरूमा बस्ने हेर्ने खेल्ने साथीभाइहरूसँग रमाइलो गर्ने पिक्निक खाने अब त्यस्तो चिजहरूमा चाहिँ मलाई साह्रै मनपर्छ होइन अनि अब हामीलाई चाहिँ अब त्यसै न नदीमा उयो गर्ने भनेको चाहिँ अब हाम्रो छ तोर्सा नदी छ बार्सा नदी छ होइन अब हाम्रो नदीहरूमा खेल्ने जानुपर्ने जस्तो चाहिँ अब तोर्सा नदी छ बार्सा नदी छ होइन हामी त्यस्तोतिर गएर पनि अब खेल्नसक्छौँ हाम्रो जलाशयहरू छन् होइन नदी भनेको अब त्यही हो नदीमा चाहिँ अब खेल्नु कुद्नु यताउति गर्नु साथीभाइहरूसँग घुम्नु डुल्नु नदीको पोखरीहरू घुम्नु हेर्नु रमाइलो गर्नु मनपर्छ होइन अब तलाउ भन्ने जिनिस चाहिँ तपाईँको अब के भन्नु अब अब पौडी खेल्ने अब हाम्रो त्यही हो होइन जानेको त्यत्ति नै हो अब त्यो छोडेर अरू त मलाई केही आउँदैन